म सुमित्रा हो आसामबाट बिहा बिहा भएर आएको सुन्दाससँग बिहा भएको छु यहाँको अन्त यहाँको बिजनेसहरू छ मसिनो दोकानहरू छ ठुलोठुलो दोकानहरू छ अन्त यहाँ त्यही कारणले गर्दा त्यही कारणले गर्दा अलिक बिजनेसहरू गरेको चाहिँलाई अलिक साह्रो परेको छ तर पनि यहाँ मासुको दोकान माछाको दोकान अन्त त्यही पनि दोकानहरू छ अलिक साह्रो परेको छ अन्त ठुलो ठुलो दोकानहरू पनि छ ठुलो ठुलो दोकानहरू पनि छ ठुलो मतलब के चामलको दोकानहरू रक्सीको दोकानहरू रड् सिमेन्टहरू दोकानहरू पनि छ अनि पान पान दोकानहरू पनि छ ठेलुवा गाडी पनि ठेलुवा गाडी पनि छ पुच्काहरू बेच्छ यहीँ गाउँगाउँमा बेच्छ लट्रीहरू लट्री दोकान पनि छ गाउँगाउँमा पनि साइकलमा आएर बेच्छ स्कुटीमा पनि आएर बेच्छ गाउँगाउँमा टोटोवाला पनि छ टोटोवाला टोटोवाला पनि छ होटलहरू होटलहरू पनि छ अन्त सडक भाएकोले गर्दा बिजनेसहरू चाहिँ राम्रो हुन्छ

चियाबारी पनि छ अहिले चाहिँ बन्द भएको छ अहिले चाहिँ बन्द भएको छ अन्त चियाबारी हुँदा चाहिँ चियापत्ती पनि बेच्छ घरघरमा पनि बेच्छ कसैले यहाँदेखि चिज यस्तो बेच्छ पचास रुपियाँ पावा साठी रुपियाँको पनि एक सौ रुपियाँ पनि एक केजी दुई केजीको त्यस्तो छ अहिले चाहिँ बन्द भएको बेला अहिले बन्द हुनाले गर्दा अलिक कम्ती भएको चाहिँ बेचाइहरू चाहिँ त्यही चियाघारी बन्द भएको सुनेपछि मान्छेहरू चाहिँ पैसा कमाउनु सकेको छैन

त्यही कारण बिजनेस पनि राम्रो भएको छैन हामीलाई पनि साह्रो परेको छ काम गर्नुहरू अन्त मान्छेहरूले चाहिँ घरघरबाट काम गर्यो काम दिँदैन तर पनि अब टाढो टाढो जानुपर्छ काम गर्नु पनि टाढा टाढा जस्तै कि ओद्लाबाडीतिर मालबजारतिर ओ मालबजारतिर जानुपर्छ ओद्लाबाडीतिर माल जानुपर्छ उतातिर पनि भएन भने सिलगढीतिर जानुपर्छ काम गर्नु सिलगढीमा घरघरमा घरघरमा काम गर्नुपर्छ भाडा घरमा बसेर काम गर्नुपर्छ भाडा घर पाएन भने घरगै घरमै बसेर काम गर्नुपर्छ कमाएर चाहिँ पैसा पठाउनुपर्छ दुरबाटै त्यस्तो साह्रो परेको छ अहिले चाहिँ अन्त साह्रो परेको छ उता चाहिँ बुढाहरू चाहिँ बाहिरै बाहिरै जान्छ सब बुढाहरू चाहिँ बाहिरै जान्छ काम खोज्नु बाहिरै कमाउँछ अब यहाँ काम छैन भने चाहिँ बाहिरै जानुपरेन अब बाहिरै जान्छ बाहिर गएर चाहिँ पैसा पठाउँछ अब यहाँ काम मिस्त्री काम पनि हुँदैथ्यो अहिले मिस्त्री काम पनि छैन मिस्त्री कामहरू चियाबगाने चियाको पनि बन्द भएको छ का ओद्लाबाडीतिर पनि काम पायो भने चाहिँ काम हुँदैन हुन्छ कि पैसा पनि कम्ती हुन्छ बाहिर गयो भने चाहिँ अलिक पैसा बेसी नै हुन्छ अब अमीर दाजुकोमा आउँछ मूर्ति बनाउनु अमीर दाजुको घरमा पनि आउँछ मूर्ति बनाउनुको लागि जस्तै कि नाम चाहिँ सन्तोष अनिकेत अन्त बिपेन अन्त म पनि यहीँ काम गर्छु यहाँ काम म पनि यहीँ काम गर्छु मूर्तिको काम चाहिँ गर्दिनँ घरको काम चाहिँ गर्छु यहीँ पनि जस्तै कि भाँडा मोल्नु लुगा धुनु घरहरू पुछ्नु यस्तोहरू काम गर्छु अब एउटा एउटै घरमा काम गर्नु त भएन स्कुलमा पनि कमाउँछु दिनको पन्ध्र सौ रुपियाँ स्कुल सकेर फेरि उ बरगाछमा पनि गर्छु घरको काम त्यहीँ पनि त्यही काम भाँडा धुनु लुगा धुनु घर पुछ्नु त्यहाँबाट घरमा पनि त्यही काम